मेरो जीवनको महत्त्वपूर्ण कुरा चाहिँ मेरो लागि पढाइ हो र म पढाइमा धेरै ध्यान दिने गर्छु र म सधैँ बिहान सधैँ पढ्छु बिहानखेरि बेलुकाखेरि सधैँ म टाइमलाई म पढाइलाई चाहिँ धेरै टाइम दिने गर्छु र धेरै कुराहरू सिक्छु धेरै कुराहरू जान्छु पढिबस्छु र मलाई चाहिँ त्यही हो मेरो लागि चाहिँ पढाइ नै हो ठुलो कुरा चाहिँ र म पढाइलाई नै मेरो लागि चाहिँ पढाइ नै महत्त्वपूर्ण कुरा हो